म चाहिँ बिरुवा बिरुवाहरूको उन्नत स्वास्थ्यका लागि बुढापाका अन्त ती प्लान्टको प्लान्टको यो काम गर्नेहरूसँग परामर्श लिन्छु अन्त साथै र युट्युबमा पनि हेर्छु कुन बिरुवा कसरी रोप्नुपर्ने कुन मलजल लाउनुपर्ने

कसरी अब त्यो बिरुवालाई स्वस्थ राख्नु सकिन्छ त्योहरू सबै हेर्छु अन्त एउटा प्लान्टिक्स भन्ने एउटा एप्सबाट पनि जान्न सकिन्छ त्यो कुन कुन प्लान्टलाई कुन कुन किरा लागेको हो कुन रोग लागेको हो त्यसको फोटो खिचेर पठायो भने चाहिँ अब कुन कुन किराहरू लागेको हो रोग लागेको हो जान्नु सकिन्छ अन्त कुन दवाई लगाउँदाखेरि अब ठिक हुन्छ त्यो जानकारी अब त्यो त्यसबाट लिनु सकिन्छ लिन्छु अब त्यहीबाट म चाहिँ त्यस्तैबड चाहिँ बिरुवाहरूको परामर्श लिन्छु